हाम्रो समाजमा हाम्रो संस्कृतिमा विवाहलाई चाहिँ एकदमै संस्कार संस्कारको रूपमा होइन रीतिरिवाजको रूपमा अब मनाउँछौँ एकदमै र अब विवाहलाई जसमा चाहिँ अब विभिन्न प्रकारको रीतिरिवाज नियमहरू छ जस्तै अब छोरीको विवाह हुँदाखेरि है छोरी जब बेहुला बेहुला जब बेहुलीलाई लिनु आउँदाखेरि पहिलोचोटि राम स्वयम्वर जसमा चाहिँ माल्य मालाहरू एकाअर्कामा चेन्जेसहरू हुन्छ औँठीहरू चेन्जहरू गर्ने त्यस्तो प्रकारको उसलाई शुभ साइतको निम्ति बेहुली बेहुली पक्षबाट चाहिँ फुपूहरूले है बाटो छेक्ने बेहुलालाई बाटो छेकेर दुध पियाउने यस्तो प्रकारको संस्कारहरू छ त्यस्तै त्यसरी नै बेहुली पक्षको माइतीहरूले होइन परिवारले चाहिँ अब बेहुलालाई चाहिँ एउटा वरनी गर्ने उसलाई एउटा माइतीहरूले सबैले वरनी गरेर ज्वाइँलाई त्यसरी पुज्ने त्यस्तो प्रकारको संस्कार छ त्यस त्यसरी नै अब यज्ञमा बसेर होइन सिन्दुर पोते गर्ने त्यो बेलामा सिन्दुर पोतेको बेलामा विभिन्न प्रकारको रीतिहरू नियमहरू छ जस्तै अब खर खाँडो जगाउनु ख त्यस्तै प्रकारले सिन्दुरहरू हाल्नुदेखि लिएर त्यसरी नै अब छोरीलाई कन्यादान गर्ने कन्यादान गर्ने यस्तो प्रकारको संस्कार रीतिरिवाजहरू यस्तै विभिन्न प्रकारको रीतिरिवाजहरू पाउन सक्छौँ